नृत्य चाहिँ एउटा व्यक्त गर्ने साधन हो होइन मलाई चाहिँ लाग्छ जो मान्छेहरू चाहिँ शब्दसँग खेलेर आफ्नो फिलिङ्सहरू एक्सप्रेस गर्न सक्दैन होइन उनीहरूको लागि चाहिँ डान्स र म्युजिक चाहिँ स्ट्रङ्गेस्ट वे अफ एक्सप्रेसन हुन्छ नि त्यही हो जस्तो लाग्छ मलाई अनि डान्सको पनि थुप्रो फर्म्सहरू हुन्छ होइन र उन त्यो त्यो थुप्रो फर्म्सहरूको आफ्नो आफ्नो विशेषता हुन्छ र यादगार र प्रभावकारी चाहिँ मलाई किन लाग्छ भन्दाखेरि चाहिँ नृत्य नृत्य प्रदर्शन चाहिँ यादगार र प्रभावकारी किन लाग्छ भन्दाखेरि चाहिँ यसले चाहिँ मान्छेहरूको मनमा चाहिँ हुन्छ नि छाप छोड्न सक्छ किनभने यसले चाहिँ यस्तो भिजुवल एक्सप्रेसन देखाउँछ होइन जसले चाहिँ अब मान्छे बोलेर देखाउन सक्दैन नि जो मान्छेले होइन जसरी हामीले बोलेर देखाउन सक्दैनौँ नृत्यले चाहिँ नृत्य प्रदर्शनले चाहिँ त्यो कुरा चाहिँ यस्तो मजाले एक्सप्रेस गर्छ भिजुवल्ली होइन त्यो देखेर चाहिँ अब मान्छेको मनमा चाहिँ छाप छोड्छ के त्यो कुराले चाहिँ जस्तै डान्स ड्रामाहरू हुन्छ है त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि डान्स विथ ड्रामा हुन्छ नृत्य प्लस त्यसमा चाहिँ अलिकति थिएटर ड्रामा पनि हुन्छ है त्यसमा चाहिँ अलिकति एक्सन पनि हुन्छ अनि त्यो चाहिँ स्टोरी टेलिङ जस्तो हुन्छ एउटा है र त्यो त्यो एकदमै शक्तिशाली हुन्छ क्या त्यसले चाहिँ मान्छे मान्छेको माइन्डमा जस्तो इम्प्रेसन पार्छ नि यस्तो इमोसन्स भर्छ नि मान्छेको मनमा त्यो कुराहरूले चाहिँ त्यो त्यो डान्स त्यो डान्सले चाहिँ डान्स ड्रामाले भनौँ है अनि अस्ति कोभिड कोभिडको टाइममा एउटा डान्स रियलिटी सोमा चाहिँ डान्सर्सहरूले चाहिँ के गरेको थियो भन्दाखेरि चाहिँ नर्सेस डक्टर्सहरूलाई चाहिँ जति पनि मेडिकल हेल्थ केयर रिलेटेड मान्छेहरू छ तिनीहरूलाई चाहिँ ट्रिब्युट दिएको थियो थ्रु डान्स होइन अनि त्यो कुरा चाहिँ त्यो डान्स चाहिँ यत्ति साह्रो इम्प्याक्टफुल थियो कि अब है हेर्ने मान्छेहरूको आँखामा चाहिँ अब आँसु थियो अनि त्यही त्यही भएर चाहिँ मलाई लाग्छ कि यो नृत्य प्रदर्शन चाहिँ यादगार र प्रभावकारी हुन्छ